सहर र ग्रामीण विद्यालय बिचमा ठुलो ग्याप हामी पाउँछौँ किन भन्दाखेरि सहरमा जति पनि अभिभावकहरू छन् कन्सियस अथवा जागरुक छन् जसको दाँजोमा गाउँका अभिभावकहरू कन्सियस अथवा जागरुक छैनन् जसको कारणले गर्दाखेरि विद्यार्थी नानीहरूमा हामी विशेष फरक पाउँदछौँ सहरका नानीहरू केही हदसम्म पुपु ग्रामीण नानीहरू भन्दा तेज अथवा बुद्धिमानी भएको हामी पाउँछौँ उनीहरूलाई सबै कुराको जानकारी हुन्छ उनीहरू नयाँ नयाँ ग्याजेटहरूसित परिचित हुन्छ भनेदेखि ग्रामीण भेकका नानीहरू यो सबै कुराहरू देखि अनभिज्ञ हुन्छ यस कारणले गर्दाखेरि पनि सहरका विद्यार्थी नानीहरू ग्रामीण स्तरका विद्यार्थी नानीहरू भन्दा तेज अथवा सार्प भएको हामी जा बुझ्दछौँ